हेलो हजुर भन्नुहोस न होला है हेलो

हजुर भन्नुहोस् न ए हजुर भन्नुहोस् न के काम थियो होला है ए हजुर हजुर हजुर ए हजुर म चाहन्छु त एउटा हजुर तोलाको लागि थियो कि सुन अब यो दसैँहरू आउनु आँट्यो त्यसको लागि चाहिँ मैले फोन गरेकी थिएँ तपाईँलाई अन्त म म एक तोलाको बनाऊँ भनेको कि कहिले आउँदा ठिक हुन्छ होला है चौबिस चौबिस हजुर हजुर अहिले बढेको छ होइन होइन म चौबिसै बाइस त अब त्यो मलाई त्यो बङ्गाली सुनहरू त्यति राम्रो लाग्दैन अब बनाऊँ भन्दै उही चौबिसकै गरौँ भनेको नि होइन होइन मलाई उयो नै चौबिसकै चाहिएको नि अन्त अब त्यही कारण त मैले तपाईँलाई एक तोला बनाऊँ भनेको किनभने त्यो त अलिक मोटो हुन्छ नि त हजुर हजुर ए अँ अँ होइन यहाँ मोटो पनि अलिकति हुन्छ किनभने अब आठानीको बनाऊँ भने पातला हुन्छ भनेर चाहिँ त्यही कारण एक तोलाकै म बनाउँछु नि त कि मलाई त्यही चाहिएको आउँदा कहिले हुन्छ होला है ए हुन्छ हुन्छ म बिचमा आउँछु नि त भोलि या पर्सि कहिले आउँछु नि त आइतबार चाहिँ तपाईँको बन्द हुँदोरहेछ नि त है ए हुन्छ हुन्छ हुन्छ हुन्छ हुन्छ हुन्छ हुन्छ तपाईँलाई पनि धन्यवाद